एक टाइम चाहिँ यहाँ कालिम्पोङमा स्ट्राइक हुँदै थियो यो गोर्खाल्यान्ड माग्ने स्ट्राइक हुँदै थियो होइन त्यति बेला चाहिँ हामी चाहिँ उताबाट चाहिँ मान्छे कालिम्पोङमा मरेको थियो र चाहिँ हामी उताबाट मराउमा आएका थियौँ बस्ती बस्तीबाट चाहिँ कालिम्पोङ चाहिँ मराउबाट मराउमा आएका थियौँ होइन अन्त त्यति बेला चाहिँ फर्स्टमा त मराउसराउ भयो खानासाना खाएर चाहिँ घर फर्किँदाखेरि चाहिँ ठुलो पानी परेको थियो अन्त त्यो ठुलो पानी पर्दाखेरि चाहिँ उतापट्टि कालिम्पोङ जाने बाटो पनि ब्लक भएको कालिम्पोङ जाने बाटो पनि ब्लक भएको थियो अन्त घर फर्किने बाटो पनि ब्लक अन्त फेरि त्यो बेला बाटो खोलिदिने बाटो खोलिदिने बाटो खोल्ने मान्छेहरू बोलाउँदाखेरि अब ठुलो पानी परेर चाहिँ कोही आउन सकेन अन्त हामी चाहिँ जङ्गलबिचमा चाहिँ अब उता कालिम्पोङ जानु पनि सक्दैन घर जान पनि सक्दैन बाटो ब्लक भएर चाहिँ हामी यहीँ कहाँ पो थियो हौ ए जङ्गलबिचमै अड्कियौँ राति भोक लाग्यो अन्त उता घर हामीले उता गाउँ लाने चाहिँ त्यो ब्रोयलर ब्रोयलर थियो तिन किलो ए तिनवटा ब्रोयलर थियो काँक्रा बाह्रवटा जस्तो थियो होला त्यसकै भोलिपल्ट फेरि मेरो बर्थडे थियो अन्त राति चाहिँ आगोमा पोलेर खायौँ काँच्चै ब्रोयलर ब्रोयलर कुखुरा काँच्चै पोलेर खाँयौँ पाकेको छ पाकेको छ भनेर त्यो खाँदाखेरि भोलि चाहिँ त्यहाँ ज जसले हिजो गएर खाएका थियो सबैलाई छेरपाटी भएर चाहिँ कुदेको कुदेकै जङ्गलमा पानीको बोतल बोकेर छेरपाटी गर्न अन्त त्यस पछाडि चाहिँ घर जादाँखेरि चाहिँ माथि पनि ब्लक बाटो ब्लक थिएछ त्यहाँ पनि बाटो खुलेको थिएन रहेछ त्यहाँ चाहिँ हामीले बाई फुट जानुपर्दाखेरि चाहिँ पैताला काटेर हिँड्न नलक्ने भएको थिएँ अन्त एकखेप चाहिँ फेरि के भएको थियो घर जाँदै थियौँ हामी म म चाहिँ यहाँ स्कुलबाट फर्किँदै गरेको टाइममा हाम्रो आमा गाउँका मान्छेहरू चाहिँ बिस माइलबाट चाहिँ बिहामा गएका थियो अन्त बिहाबाट आउँदाखेरि चाहिँ र तल नौ माइल भन्ने जग्गा छ हाम्रो गाउँमै बाटो पुरा खराब छ खाल्टाङखुल्टुङ पुरा छ त्यहाँ माथि नौ माइलदेखि हाम्रो घर पुग्नै कति एक घन्टा जस्तो लाग्छ त्यो बाटो बिग्रेकोले गर्दाखेरि त्यही नौ माइलकै त्यो त्यो गोलाइकै त्यहाँ चाहिँ

उताबाट ठुलो गाडी आउँदै थियो र उताबाट हा हाम्रो गाडी आउँदाखेरि चाहिँ त्यति बेला चाहिँ अगाडिको टायर चाहिँ आमामा चिप्लो माटो पानी परी सधैँ पानी पर्ने जग्गा हाम्रो गाउँ त बेसी पानी परेर चाहिँ माटो पनि अब चिसो चिसै त्यहाँ माथि लुलो भएको थियो त्यति बेला चाहिँ अब त्यत्रो लोड पर्दाखेरि चाहिँ गाडी चाहिँ भिरमा चाहिँ गयो गुडुङ डुङ डुङ गएको गाडीबाट चाहिँ फर्सीबाट दाना निस्के जस्तै मान्छेहरू निस्किएर झरेका थियो कतिजनाको कतिजना घाइते भएर सिलगढी लानुपर्यो कसैको ढाडको हड्डीहरू कसैको यो फोक्सो फोक्सो ए अगाडिको हड्डी फोक्सोमा गाडिएर कसैको टाउको ब्वाङ्गै कसैको भर्खर हातको प्लास्टर खोलेको उसको फेरि कुहुनाको हड्डी दुई टुक्रा दुई फ्याक्ला भएर हिमालको चुलीजस्तै भइरहेको थियो ड्राइभर चाहिँ त्यहाँ ठाउँको ठाउँ नै गाडीले कुल्चिएर ड्राइभर चाहिँ मर्यो अन्त हाम्रो आमाहरूको पनि एक हप्ताजस्तो हस्पिटलमा एडमिट हुनुभयो हाम्रो आमाको ढाड र निधार र हात पनि ठोकिएको म पनि हस्पिटलमा दुई दिन जति चाहिँ बसेँ तर मेरो चाहिँ बेसी ठुलो चोटहरू लागेन भित्रभित्रै लागेर चाहिँ म चाहिँ मेरो चाहिँ छुट्टी भइहाल्यो अन्त चाहिँ म घर आएर घाँस काट्दै बसेँ